हेलो बिकास हार्डवेर

केही पनि काट्दैन टमाटर काट्नु खोज्दा टमाटर नै फ्लातफ्लुत भएर जान्छ हो कस्तो छुरी बेचेको तपाईँले त पानी पनि काट्दैन त छुरीले मलाई यस्तो छुरी मन परेन म यो रिटन गर्छु कस्तो महँगो छुरी किनेको बेचेर चाहिँ भुत्ते न भुत्ते छुरी छ्या अँ म भरो आउँछु तपाईँको दोकानमा अलिक राम्रो छुरीहरू निकालेर राखिराख्नु अलिक दाम पर्ने भए पनि होस् तर राम्रो छुरी निकाल्नु हो हजुर अँ म भरै आउँछु ल यो छुरी मलाई ट्याक्कै मन परेन